हजुर दुर्गा टुर एन्ड ट्राभल्सबाट बोल्नु भएको तपाईँ हजुर सुन्नुहोस् न दादा तपाईँको चाहिँ के भन्छ कर्सियङ जानु लागि चाहिँ कुन कुन चाहिँ गाडी एभाइलेबल छ हौ मतलब कुन चाहिँ गाडीलाई भाडा कति गरेर हो यसो भनिदिनुहोस् न आइडिया किनभने मलाई पर्सि त होइन निकर्सी चाहिँ मलाई चाहिँ जानु छ हो कर्सियङ र त्यही भएर चाहिँ मलाई गाडी चाहिरहेको छ हो जाने त्यही अब फेमिली प्याकेज नै भनौँ न त्यही छ अन्त कुन कुन चाहिँ गाडी हुन्छ र तपाईँकोमा सुमो इनोभा र वेगनर हुन्छ ए हजुर हजुर सुमो त यहाँ लोकलमै सिन्डिकेटमै चलिरहन्छ हो बरु इनोभामा चाहिँ कति लाग्छ होला तपाईँको ओ ओके अच्छा नौ सौ गरेर डल्लै मिलाएर हजुर हजुर वान फिफ्टी गरेर त सुमोमै पर्छ सेन्डिकेटबाट चाहिँ

ल ल हुन्छ नि त्यसो भए इनोभा नै गरिदिनुहोस् निकर्सीको लागि म तपाईँलाई अनलाइन पे गरिदिन्छु नि ल हजुर दादा इनोभामै गरिदिनुहोस् न कर्सियङमा कर्सियङसम्म चारजाना हामी चारजाना छौँ हजुर हुन्छ हुन्छ